हेलो हजुर राजकुमार तपाईँकोमा वेगनआर छ हजुर मलाई मेरो साथीहरू आउँदैछ कि त्यसले गर्दा वेगनआर बुक गर्नको लागि फोन गरेको मैले तपाईँलाई मेरो साथीहरूलाई तपाईँले तल चम्पासरीको अगाडि बाटो जुन चाहिँ छ नि राइट साइडबाट जाने दाहिने साइडको अगाडि गएर प्रधाननगर भएर चाहिँ एजेपीको छेउमा गएर मेरो साथीहरूलाई तपाईँले त्यहाँबाट उठाइदिएर पिकअप गरेर मेरो घर जहाँनिर मिलनमोड छ त्यहाँनिर ल्याइदिन सक्नुहुन्छ त्यो त्यसको लागि मैले तपाईँलाई बाटोको म उयो बताउँदैछु मेरो साथीहरू त्यहाँनिर चारजना छ है ऊ सीता हो अनि आइरिन अन्त पवित्र र सविता चारजना छ उनीहरूलाई तपाईँहरूले तपाईँले त्यहाँबाट पिकअप गरेर त्यो बाटो हुँदै फेरि एजेपीको बाटो यता भित्र पसेर प्रधाननगर भएर चाहिँ तपाईँले साइपर टु मिलनमोडको साइपर टुमा ल्याइदिनु होस् न ल उनीहरूलाई उनीहरूसँग तपाईँले त्यहाँनिर कत्ति उयो गर्नुहुन्छ बाटोमा उनीहरूलाई राम्रोसँग बाटो देखाउँदै चाहिँ मेरो घरसम्म ल्याइदिनु होस् न अन्त भाडा कति लिनुहुन्छ होला है तपाईँले अन्त त्यहाँबाट तपाईँसँग कसरी कन्ट्याक्ट गर्नु तपाईँको नम्बर पनि म उनीहरूलाई दिइराखेको छु है साथीहरूलाई तपाईँको नम्बर दिन्छु तपाईँले गाडीमा उठाएर तिनीहरूले तपाईँलाई फोन गर्छ फोन गरेर तपाईँले त्यहाँ उनीहरू कहाँ हुन्छ उभिएको हुन्छ त्यहाँबाट एनजेपीबाट पिकअप गरेर मेरो घरसम्म ल्याइदिनु होस् है भाडा कति छ के छ सबै सोधेर भनिदिनु होस् होला है थ्याङ्क्यु